हेलो तपाईँ दिसा ट्र्याभलबाट बोल्नुभएको नि है तपाँईको नि यहाँबाट नि मलाई विशेष गरेर उयो दार्जिलिङको केही स्थानहरूमा जानु छ त जस्तै अब रक गार्डन जानु छ अनि त्यहाँदेखि टाइगर हिल पनि जानु छ है अनि त्यसरी नै त्रिवेणी पनि जानु छ अनि यता यो रिम्बिक साइड पनि अलिकति त्यहाँको भ्यूहरूतिर घुम्नु जानु छ है र त्यहाँ जानुको लागि के कसो तपाईँहरूकोबाट अब क्याबहरू के कसो हुन्छ है मलाई अलिकति जानकारी गराइदिनु होस् न अनि नि त्यो क्याबहरू जति पनि छ त्यो चाहिँ अब कति कति तारिकतिर उपलब्ध हुनसक्छ होला मलाई अलिकति जानकारी गराइदिनु होस् न तपाईँले